हाम्रो चाहिँ अब नेपाली भाषा प्रयोग हुने हाम्रो मातृभाषा हो हाम्रो नेपाली नेपाली भाषा हामी साथीहरूसित बस्दा प्रयोग पनि गर्छ प्रयोग गर्छ अब घरमा पनि त्यही हो सबै जग्गा त्यही हो हामी नेपालीमा बोल्छौँ हाम्रो मातृभाषा व्याकरण मा चाहिँ आउँछ भने चाहिँ अब थुप्रै कुराहरू आउँछ होइन नेपाली भाषामा जस्तै अब विशेषताहरू के के हो होइन सबै कुराहरू अब नेपाली भाषा चाहिँ अब हामी साथीसँग बोल्छौँ घरमा बस्दा पनि बोल्छ अब काहीँ बाहिर जनुपर्यो भने पनि बोल्छौँ नेपालीमा होइन अन्त अब हुन्छ विशेषताहरू धेरै छ अन्त अब ब्याकग्राउन्डमा चाहिँ के छ भन्दा हाम्रो नेपालीमा चाहिँ नेपाली भाषा एउटा मातृभाषा हो हामी नेपालीहरूको लागि अनि हामीले अब नेपालीहरू चाहिँ भएर अब विशेषताहरू के के छन् अब सबै कुराहरू अब तपाईँहरूलाई यहाँ भन्न उ त्यो छ अन्त नेपाली भाषा चाहिँ अब हाम्रो भए पनि अब जहाँ बस्दा पनि घरमा होस् या बाहिर होस् हाम्रो यो नेपाली अब दार्जिलिङतिर होस् अन्त हाम्रो चाहिँ के छ भन्दा चाहिँ ब्याकग्राउन्ड अब ब्याकग्राउन्डमा चाहिँ के के कारणले थुप्रै कुराहरू छ हो नेपाली नेपाली भाषा हाम्रो मातृभाषा हो एक मात्र भाषा हो जसले चाहिँ अब हामीलाई चिनाउँछ देशभरि